महत्त्वपूर्ण लिनुपरेको समय बारेमा भन्नु पर्दा चाहिँ मेरो जीवनमा चाहिँ त्यस्तो खास कुनै घटना घटेको छैन भन्दा पनि त्यस्तो घटनाहरू त भएको छ तर महत्त्वपूर्ण निर्णय लिनु परेकोमा चाहिँ म एउटा रिसेन्ट चाहिँ म आफ्नो एमफिलको डेजर्टेसन बुझाउने समयलाई नै म यहाँ राख्न चाहन्छु है र एमफिलको डेजर्टेसन चाहिँ खासमा भन्नुपर्दा चाहिँ एमफिल कोर्समा चाहिँ मैले दुई हजार उन्नाइसमा जोइन गरेको थिएँ र कोर्सको टर्मअनुसार चाहिँ मैले बिसको अन्तमा डिसेम्बर अन्तिम महिना डिसेम्बरसम्ममा चाहिँ बुझाइसक्नु पर्ने हो तर के भयो भन्दाखेरि चाहिँ उन्नाइसमा एमफिल जोइन गरेँ त्यसपछि काम बिस्तारै बिस्तारै हुँदै थियो अनि अचानक कोभिडको लकडाउनले गर्दाखेरि चाहिँ कोरोना भाइरसको कारणले गर्दाखेरि लकडाउन भएर त्यसपछि डिपार्टमेन्टहरू पनि बन्द भयो घर गएर बसाइ भयो पढाइ छैन लेखाइ छैन एकदमै आफ्नो रिसर्च सब्जेक्टदेखि चाहिँ धेरै नै बाहिर भयो अनि त्यसपछि फेरि आएर काम त गर्नुपर्छ भनेर आएर अब चाहिँ हस्टेलमा बसेर फेरि काम सुरु गर्नु पऱ्यो भनेर सोच्दा सोच्दै सँगैमा जोइन गरेको दुईजना साथीहरूले त आयुश र महेशले त बुझाइदियो एमफिल त्यसपछि डिपार्टमेन्टबाट अलिकति प्रेसर भयो सँगै गरेको दुईजनाले बुजाइसक्यो तिमीहरू के गर्दैछौ कसो गर्दैछौ कहिले गर्ने भन्ने भएपछि त्यसपछि फेरि हतार भयो सोच्दा सोच्दा सोच्दा सोच्दै जानुपर्छ जानुपर्छ भन्दा भन्दै फेरि दुई तिन महिना बितिहाल्यो अनि त्यसपछि दुई हजार बिसको डिसेम्बर महिना पनि आयो डिसेम्बर महिनामा चाहिँ तिस तारिक बेलुका एकतिसमा त बुझाइसक्नु पर्ने के गर्नु गर्नु छैन काम गरिसकेकै छैन अनि त्यसपछि चाहिँ हतार हतार विभाग अध्यक्षलाई चाहिँ फोन गरेर फोन गरेर सर हाम्रो त यो कोभिडले गर्दा पढाइ नभएर ढिलो भयो ढिलो भएको कारणले गर्दा काम सकेको छैन बुझाइसक्नु पर्ने भोलि त अन्तिम दिन हो अनि हामीले त बुझाइसक्नु पर्छ भन्ने कुरा गर्दाखेरि चाहिँ सर रिसाउनु भयो यत्रो दिनसम्म चाहिँ के गरिबस्यौ तिमीहरू काम गर्ने बेलामा अनि अहिले आएर अन्तिम दिनमा मलाई भन्छौ तिमीहरू भन्नुभयो के गर्नु गर्नु अनि सरले सर अब के गर्नु पर्ने उपाय के छ भन्दाखेरि सरले आफै भन्नुभयो एउटा रेजिस्ट्रारलाई चाहिँ तिमीहरूले एउटा आवेदन गर्नु रिक्वेस्ट गरेर पठाउनु कि एमफिलको लागि चाहिँ हामीलाई छ महिना जस्तो टाइम चाहिँ एक्सटेन्ड गरिदियोस् भनेर भन्नु भन्नुभयो अनि हामीले हतार हतार हतार हतार हामी चारजना थियौँ छजना जम्मा एडमिसन भएकोमा दुईजनाले त बुझाइहाल्यो अन्त चारजना सल्लाह गरेर चारजनाले नै एप्लिकेसन लेख्यौँ एप्लिकेसन लेख्नु पनि नजान्ने मुलाहरू थियौँ हामी अनि फेरि एकजनाले लेखेको अर्कोले अर्कोले लेखेको अर्कोले गरेर वाट्सएपमा त्यो मेसेज बाँडेर हेरेर एप्लिकेसन कसरी लेख्ने भन्ने कुरा त एउटा त युट्युब ट्युटोरियलै हेराइ भयो एकछिन चाहिँ अनि त्यसपछि बल्ल बल्ल बल्ल एउटा एप्लिकेसन बनाएर रेजिस्ट्रारलाई मेल गऱ्यौँ अनि साँझ परिसकेको हुनाले गर्दाखेरि अब फोन त उठाउने कुरा आएन बेलुकी पाँच बजीसम्म मात्रै अफिस टाइम त्यसपछि फोन गर्ने कुरा आएन अनि त्यसरी पठाएको थियौँ हामीलाई लागेको थियो हामी चारजना मात्रै छोडियौँ युनिभर्सिटीमा भनेर सम्झेका थियौँ तर भोलिपल्ट सर्कुलर आयो एकतिस तारिकको दिन युनिभर्सिटीबाट हेरेको त त्यसमा नभनेको दुई सयजना जस्तो चाहिँ हामीजस्तै काम नसकेर चाहिँ एप्लिकेसन पठाएको रहेछ दुई सयजना जस्तोले चाहिँ लास्ट डेटमै लास्ट मिनटमै त्यसरी एप्लिकेसन पठाएकोले गर्दाखेरि चाहिँ युनिभर्सिटीले छ महिनाको एक्सटेन्सन दियो अन्त छ महिनाको एक्सटेन्सनमा हामीले काम गर्दै थियौँ गर्दै थियौँ र पनि छ महिना पायौँ भनेर आरामले काम गर्ने हुँदा फेरि पनि भ्याएनौँ हामीले दुई हजार एक्काइसको जुन जुलाई जुन भेटिसकेको थियो अनि जुन जुनमा पनि त्यस्तै भयो अनि जुनमा चाहिँ हामीले त्यो एप्लिकेसन लेख्ने लेख्नु भन्दा अघि नै युनिभर्सिटीले फेरि अर्को सर्कुलर तयार गरेर चाहिँ फेरि छ महिना एक्सटेन्ड गरे गरेका छौँ र डिसेम्बरसम्ममा बुझाउनु भन्ने एउटा सर्कुलर आयो त्यो सबै कोभिडकै कारण भइरहेको थियो त्यस्तो र मात्रै हामीले एमफिल त्यस्तो गर्नु एक्सटेन्ड गरिमाग्दै बस्दै गऱ्यौँ र युनिभर्सिटीले पनि त्यो कुरो एक्सटेन्ड गरिदिँदै गयो अनि त्यस्तो प्रकारले हामीले एमफिल लेख्दै थियौँ एमफिल लेख्दा लेख्दै फेरि पनि छ महिना त एक्सटेन्ड भयो भनेर फेरि पनि बिस्तारै बिस्तारै काम गर्ने हुँदाखेरि डिसेम्बरको पनि पन्ध्र दिन त बितिहालेछ रह्यो पन्ध्र दिन पन्ध्र दिनमै एमफिलको काम गरिसक्नु पर्ने थियो अनि त्यसमा फटाफट गर्दा गर्दा गर्दा गर्दा त्यस त्यसबेलासम्म त शोध निर्देशकले पनि तिमीले सक्दैन रहेछौ एमफिल छोडेर जाऊ भन्ने भइसक्नु भएको थियो अनि अन्तमा होइन म्याम म गर्छु गर्छु भनेर फेरि काम गर्दा गर्दै गर्दै बुझाउँदै गर्दै बुझाउँदै गर्दाखेरि धन्न शोध निर्देशकले पनि आधा रातसम्म बसेर पनि मेरो शोध त्यो डेजर्टेसन चाहिँ हेरिदिनु भयो करेक्सन गरिदिनु भयो अनि त्यसपछि मैले पनि करेक्सन गरेँ बनाएँ बुजा बनाएँ अनि त्यसरी गर्दा पनि फेरि पन्ध्र दिन रहेको पन्ध्र दिनमा पनि बेलुकी बेलुकी भन्दा पनि राति बाह्र बजीसम्म त काम गर्नै नपाउने हस्टेलमा साथीभाइ थिए दाजुहरू थिए उनीहरू आउने बस्ने खाने दाजुहरूलाई जाऊ न भन्दा पनि नमान्ने रक्सी लिएर आयो रक्सी खायो मासु पकायो भात खायो सिग्रेट तान्यो त्यसो गर्दा गर्दा गर्दा गर्दा बाह्र एक बजी मात्र मेरो कोठा खाली हुन्थ्यो त्यस त्यतिबेलासम्म चाहिँ म हैरान भइसकेको हुन्थेँ कति बेला यो दाजुहरू निस्केर जाने मेरो कोठाबाट चाहिँ म डेजर्टेसन लेखुँ भन्ने भइरहेको हुन्थ्यो त्यसपछि बाह्र एक बजी लगभग एक बजीदेखि म मेरो डेजर्टेसन कम्प्लिट गर्नलाई लेख्नलाई बस्थेँ र त्यसरी बस्दा बस्दा बस्दा बसेर लेख्दा लेख्दा दुई बज्थ्यो दुई बजेर तिन बज्थ्यो तिन बजीसम्म चाहिँ दिमाग एकदमै बोधो भइसकेको हुन्थ्यो दिमागले काम गर्न छोडिसकेको हुन्थ्यो त्यसबेला चाहिँ कफी बनाएर एक कप कफी र शिखर सिग्रेट औँलीमा च्यापेर बाहिर बसेर एक कप कफी र सिग्रेट सकिसक्दाखेरि फेरि दिमाग खोलिएर एति साह्रो ज्ञानी भइपठाउथेँ कि अगाडिसम्म लेखेको कुरा जम्मै गल्ती लाग्थ्यो फेरि आएर त्यसपछि तिन बजीदेखि बिहान छ बजीसम्म चाहिँ बाह्र एक बजीदेखि तिन बजीसम्म लेखेको कुरालाई चाहिँ मैले सुधारेर बनाएर गर्दा ठिकै हुन्थ्यो त्यसपछि छ बजीसम्म लेखिसक्यो पछि उठेर मुखसुख धोइवरी फेरि सुत्थेँ सात आठ नौ बजीसम्म सुतेपछि फेरि नौ बजीदेखि उठेर बाह्र बजीसम्म लेखेर अनि फेरि शोध निर्देशकलाई पठाउने गर्थेँ अनि यसरी पठाउँदा पठाउँदा अन्तिम अन्तिम डेजर्टेसनको अन्तिम चरणमा आइपुगेँ र लेखिपठाएँ त्यति त्यसपछि डेजर्टेसन त लेखिसक्यो करेक्सन पनि भएर आयो करेक्सन पनि गरेर हालेँ तर सेटिङ्स मिलाउनु यति साह्रो झमेला भयो त्यतिखेर आफूले भर्खर भर्खर ल्यापटपमा टाइप गर्नु सिकेको

फाइनल भनेर म्यामलाई देखाएँ म्यामले अँ सबै करेक्सन गरिसकेको त हो अँ भयो अब छाप छाप्दा हुन्छ भनेर भन्नुभयो म्यामले पनि लास्टमा चाहिँ सरर मात्रै हेरिदिनु भएछ त्यसरी हेरिदिनु भएन रहेछ लाइन बाई लाइन हेरिदिनु भएन रहेछ त्यसले गर्दाखेरि चाहिँ मैले निन्द्राको झोकमा चाहिँ करेक्सन गरेको सिट डिलिट गरिपठाएर पुरानै अनकरेक्टेड फाइल नै हालेर चाहिँ मैले डेजर्टेसन छापी पठाएछु है डेजर्टेसन छापी पठाएँ छापेर ल्याएर देखाएँ देखाएँ त्यसपछि लु अब चाहिँ बुझाउँदा हुन्छ भन्नु भयो अनि क्लियरेन्स निकाल्नु पर्ने डल्लै काम थियो क्लियरेन्स निकाल्नु चारवटा पाँचवटा ठाउँबाट क्लियरेन्स निकाल्नु पर्ने लास्टमा आएर फाइनेन्स फाइनेन्स सेक्सनबाट क्लियरेन्स निकाल्दाखेरि चाहिँ फाइनेन्स अफिसर चाहिँ छुट्टीमा बसेको रहेछ फेरि अनि म गएर क्लियरेन्सको लागि एप्लिकेसन दिएँ अगाडिको दिन तिस तारिक तिस तारिक बेलुका क्लियरेन्सको लागि एप्लिकेसन दिइराखेर आएँ तिस ताकिकको दिन एप्लिकेसन दिएँ र एकतिस तारिक क्लियरेन्स लिनु गएको त भर्खर त्यहाँ रिसिभ सेक्सनमा चाहिँ मेरो एप्लिकेसन त्यो रिसिभ खातामा चाहिँ रेजिस्ट्रार एन्ट्री गरिदिँदै रहेछ अनि त्यसपछि त्यो मान्छेलाई भनेँ मैले मेरो त भर्खर रेजिस्ट्रेसन अन्त यो उयो हुँदैछ एप्लिकेलन त एन्ट्री हुँदैछ मैले त हिजै बुझाएको यो चाहिँ कसरी हुन्छ भनेर भन्दाखेरि के चाहिँ गर्नु अन्त आजै गरे पनि भोलि गरे पनि पर्सी गरे पनि फाइनेन्स अफिसर छुट्टीमा छ क्लियरेन्स त दिने कुरा आएन भन्दाखेरि चाहिँ त्यसपछि मलाई झनक्कै झोँक चल्यो झनक्कै झोँक चल्दाखेरि चाहिँ मैले भनेँ माछा बजार हो सब्जी बजार हो सब्जी दोकान हो यो एकदिन दोकाने आएन भने दोकान बन्द हुने यो त युनिभर्सिटी हो फाइनेन्स अफिसर चाहिँ हुनुपर्छ अर्को मैले क्लियरेन्स पाउनुपर्छ भन्दाखेरि चाहिँ जे सुकै गर त भनेर अब क्लियरेन्स त हुँदैन नै भनेर मलाई भनेपछि जनवरी पाँच तारिकतिर मात्रै आउँछ भनेपछि अनि मेरो पालो पनि झोलामा बोकिराखेको छापेर ल्याएको डेजर्टेसन चाहिँ त्यहाँ टेबलमा राखेर छोडिदिएँ ला त्यसो भए एकतिस डिसेम्बर अन्तिम दिन हो चार पाँच तारिक आए क्लियरेन्स निकालेर तिमीहरू आफै बुझाइदे यो म जान्दिनँ मैले यत्रो दुःख गरेर लेखेको मेरो भोलिको दिनमा म मेरो यो डेजर्टेसन र मेरो एमफिल मेरो यो फेल भयो मलाई एमफिल गर्नु दिएन भने चाहिँ तिमीहरू जिम्मेवार हुन्छौ भन्दाखेरि चाहिँ एउटा डेप्युटी फाइनेन्स अफिसर आएर क्लियरेन्स बनाएर दियो है अनि त्यसपछि चाहिँ मैले एकतिस तारिक एकतिस तारिकको कति चार बजी चार बजी चाहिँ गएर मैले मेरो डेजर्टेसन सब्मिट गरेँ डेजर्टेसन सब्मिट गरेर बल्ल ढुक्क भयो भनेर शान्ति भएर आएँ कोठामा आएर बसेँ अनि त्यसपछि एकजना दाजु आउनु भयो जो चाहिँ पिएचडी गरिसकेर काम गर्नु हुँदैछ उहाँले डेजर्टेसन लेऊ त भाइ हेर्छु भनेर माग्नु भयो अनि मैले दिएँ दाजुले हेर्दै जाँदाखेरि देख्नुभयो त्यहाँनिर मैले त सबैको नाम लेखेछु एकजना सरको नाम चाहिँ लेख्नु भुलेछु अनि अब त्यसपछि चाहिँ यस्तो भयो कि अहिलेसम्म सबै सक्यो भनेर ढुक्क भएर बसेको फेरि अर्को टेन्सन भयो अनि त्यसपछि फेरि हतार हतार फोन गरेर एकजना चिन्ने मान्छे थियो उसलाई फोन गरेर सोधेँ अनि भोलि आज बुझाएको छुइनँ भोलि आइज भनेर दुई तारिक आउनु भन्नुभयो अनि दुई तारिक मैले अर्को छापेर लगेर गएर अफिसमै गएर डेजर्टेसनको त्यो पन्ना काटेर अर्को पन्ना टालेर बुझाएँ र मेरो डेजर्टेसनको एकदमै त्यसपछि चाहिँ डेजर्टेसन फाइनल सब्मिट भयो त्यसपछि चाहिँ म ढुक्क भएर बसेँ है र यस्तो विषयमा चाहिँ म साथीभाइको सल्लाह लिइरहने धेरै समय हुँदैन र आफूलाई जे मन लाग्छ त्यही गर्छु म अरूको सल्लाह लिनुभन्दा पनि धेरै यो एकदमै अन्तिम अन्तिम क्षणमा चाहिँ र मैले भोग्नु परेको यो एउटा भनौँ मैले लिनु परेको एउटा महत्त्वपूर्ण निर्णय नै थियो भनेर मान्छु म यसलाई